हाम्रो गाउँमा हाम्रो गाउँमा चाहिँ व्यवस्थाहरू धेरै छ कसैले सागसब्जीहरू व्यवस्था गर्छ कसैले सागसब्जीहरू रोप्छ कसैले केही काम गर्छ कसैले बारीतिर पनि लगाइरहेको हुन्छ कसैले सब्जीहरू बजार बजारमा लगेर बेचिरहेकै हुन्छ